भारतका लोकप्रिय वैज्ञानिकहरू सी भी रमन ए पी जे अब्दुल कलाम जगदीशचन्द्र बोस प्रफुल्लचन्द्र रोय वेङ्कट रमन रामाकृष्णन आदि हुन् मलाई अत्याधिक मनपर्ने वैज्ञानिक ए पी जे अब्दुल कलाम हुन् उनी वैज्ञानिक मात्र नभएर भारतको एघारौं राष्ट्रपति पनि हुन् उनलाई भारतको मिसाइल म्यान पनि भनिन्छ र उनको उनले सबै मानिसहरूमा सकारात्मक सोच विचार हुनुपर्छ र सबै राष्ट्रका मानिसहरू मिलेर बस्नुपर्छ भन्ने कुराहरू पनि सिकाउँथे उनी वफादार र साथै निष्ठावान् थिए र त्यसै कारण मलाई उनी अत्याधिक मनपर्छ